अस्ति मैले अन्लाइन फ्लिपकार्डबाट ज्याकेट मगाएको थिएँ राम्रो आएछ राम्रो क्वालिटिको रहेछ दाम अनुसारको एकदम ठिक आएछ अब फेरि म नानीको लागि पनि जुत्ताहरू मगाउनु छ त्यही फ्लिपकार्टबाटै मगाउनु पर्यो भनेर सोच्दैछु